हामीले यदि अवसर पायो भने चाहिँ होइन हाम्रो देशको देशहरूको प्रदर्शन गर्न जस्तै गुन्द्री भयो डोको भयो नाम्लो भयो ख्यान्जा भयो यस्तो यस्तो चिजहरू चाहिँ हामी बाहिर देशमा लगेर प्रर्दशन गर्न पायो भने चाहिँ हाम्रो हाम्रो देशको उयो कलाहरू चाहिँ उनीहरूले देखोस् चिनोस् होइन जानोस् भनेर चाहिँ हामी चाहिँ त्यो चाहन्छ अन्त उताको उनीहरूले त्यो सामानहरू किनेर चाहिँ त्यो पैसाहरू चाहिँ हाम्रो देशमा आवोस् उनीहरूको पैसाहरू हाम्रो देशमा आवोस् हाम् उनीहरूको चिजहरू जसरी नै चारैतिर उयो छ प्रदर्शन छ चारैतिर फैलिएको छ त्यसरी नै हाम्रो देशको डोकोहरू नाम्लोहरू त्योहरू पनि चारैतिर उनीहरूको देशमा गएर अरू देशतिर गएर त्यहाँनिर गएर बिकोस् राम्रोसँगले उना त्यताको पैसाहरू हाम्रो देशतिर आवोस् म हामी चाहिँ त्यो प्रदर्शन गर्न चाहन्छौँ